हेलो यो निम्तो रेस्टुरेन्ट हो सुन्नुहोस् न मेरो घरमा आज पाहुनाहरू आउनुभएको छ मलाई अलिकति नास्ताको लागि नास्ताहरू चाहिएको थियो तपाईँले मेरो एड्रेसमा पठाइदिन सक्नुहुन्छ म यहाँ सिन्देबुङ फाटक सविता सेवा बोल बोलेको मेरो एड्रेस चाहिँ सिन्देबुङ फाटक पर्छ त्यो एड्रेसमा तपाईँले पठाइदिनु हुन्छ अब चाइनिस खानामा मोमो चाउमिन थुक्पाहरू भयो इन्डियन खानामा दाल भात सब्जी पठाई दिनुहोस् न मेरो एड्रेसमा ल पठाइदिन सक्नुहुन्छ तपाईँले जस्तै अब अघि भ भने चाइनिस खानामा अब त्यस्तै मोमोहरू चाउमिन अब डोसा इग इग इडलीहरू अब जस्तो अलिकति जिब्रो पल्टेन मेरो सरी त्यसमा मिलाएर बुझिदिनुहोस् तपाईँले हो पठाई दिनुहोस् न मेरो यहाँ गेस्टहरू आउनुभएको छ पाहुनाहरू आउनुभएको छ अलिकति चाहिएको छ मेरो आउने टाइम भएन त्यसले गर्दा मेरो एड्रेसमा पठाइदिन सक्नुहुन्छ पठाई दिनुहोस् ल म ढुक्क हुन्छु है तपाईँलाई फेरि एकछिनमा कल गर्छु ल